हामी हिल क्षेत्रमा बस्छौँ र हाम्रो क्षेत्रमा पारम्पारिक पकाइने चिजहरू जस्तै गुन्द्रुकको झोल गुन्द्रुकको झोल र किनेमाको अचार अन्त हामी सबैको राम्रो वा नराम्रो राम्रो प्रोग्रामहरूमा हामी गोर्खे अचार बनाउने गर्छौँ त्यसमा गुन्द्रुकको झोलमा चाहिँ हामी टमाटर गुन्द्रुक त्यसलाई हामी मजाले उमालेर त्यसको झोल बनाउने गर्छौँ र किनेमामा चाहिँ हामी खुर्सानी प्याज टमाटर हालेर त्यसको मजाले अचार बनाउने गर्छौँ र गोर्खे अचारमा हामी उसिनेको आलुलाई काटेर त्यसमाथि प्याज काटेर हालेर खुर्सानी काटेर हालेर र त्यसको माथि मेथी मेथी तेलमा डडाएर हालेर र हामी मिक्स गरेर त्यसमा हामी तिल पिसेर हालेर बादमा हामी त्यसमा निम्बुको रस कम्ती हालेर पकाउने गर्छौँ